दिदी हेलो दिदी ए सुन्नुहोस् न तपाईँ जुत्ता दोकानको हो नि दिदी

हजुर मलाई जुत्ता चाहिएको थियो कि अब केटीको पाँच नम्बरको तर मलाई चाहिएको चाहिँ रनिङ सुस चाहिएको थियो हो अलिक पक्का खाल्को अन्त तपाईँकोमा छ होला है

अँ अँ मलाई चाहिएको चाहिँ पर्सितिर चाहिएको कि अब तपाईँ अहिले चाडबाड बेलामा हो अन्त होइन हौ तपाईँलाई रिक्वेस्ट थियो हौ मेरो एकदम तपाईँको बनाउने चिन्नुहुन्छ भने चाहिँ मलाई खासमा चाहिँ एकजना दिदी छ कि मेरो उसको लागि चाहिएको अन्त एउटा खुट्टा चाहिँ अलिकति अलिक उयो हुनुहुन्छ नि त चिन्नुहुन्छ होला तपाईँले अन्त हजुर हजुर हजुर हजुर साइज त हुन्छ एकपट्टि पाँच लाग्छ एक एकपट्टि पाँच दिनको अलिकति ज्यादा लाग्छ कि फाइभ फाइभ भनौ तपाईँको तर जुन अर्को जुत्तामा चाहिँ अलिक खुम्चिएको छ खुट्टा कि त्यसको हिसाबले बनाउँदा हुन्छ होला त्यो खुम्चिएकोमा सजिलोसँगले हिँड्नुसक्ने खालको बनाउँदा हजुर ए सुन्नु न कति जस्तो लाग्छ होला हौ हजुर मलाई पन्ध्र सौसम्मको चाहिँ चाहिएको हुन्छ होला पन्ध्र सौसम्मको चाहिँ चाहिएको ए हुन्छ हुन्छ धन्यवाद दिदी